ए साथी मेरोमा अहिले अलिकति भाडा कम्ती छ र पैसा त छ तर कम्ती छ कि त अलिकति तपाईँको अनलाइन गर्ने केही प्रोसेस छ क्यारे पे गर्ने कुनै प्रोसेस छ भनी दिनु होस् न म त्यसमा पे गरिदिन्छु है